हामी चाहिँ धानको खेती लगाउँछौँ किन भने त्यो पानी चाहिँ हाम्रो बर्खामा मात्र हुन्छ खेतमा पानीहरू कोही बेला ठुलो पानी आउँदा चाहिँ मूल फुट्छ खोलाखोल्चीबाट हामीलाई अब त्यो कतैबाट पानी तानेर आउने चाहिँ व्यवस्था छैन र खोलाखोल्ची बढ्दा त्यसरी बर्खामा मूल फुट्छ त्यति बेला नै हामीले के अरे धानहरू रोप्छ अरू सुक्खा खेतहरू छ ए सुक्खा बारीहरू छ सुक्खा बारीलाई चाहिँ त्यति पानीको आवश्यकता पर्दैन कहिले पानी आउँदा भइहाल्छ कोदोहरू रोपनहरू गर्दा चाहिँ अलिअलि को के अरे कोदोहरू रोप्दा चाहिँ कम्ती कम्ती पानीमा पनि भइहाल्छ तर धानको लागि चाहिँ निकै पानीको मूल फुट्नु पर्छ खोल्चाखाल्चीमा पानी हुन्छ त्यसरी नै रोप्छौँ हामी चाहिँ पानी